गीत गाउँदाखेरि चाहिँ होइन अब आफूलाई चाहिँ एकदम राम्रै खालके उयो हुन्छ होइन एकदम जोस अर्को एकदम राम्रोखेरि हुन्छ होइन जस्तै राम्रो खाले लाग्ने अब के भन्नु अब जस्तै अब गीत गाउँदा चाहिँ फर्स्ट अब गीत गाउँदा स्टेजमा चाहिँ आफै अलिकति नर्भस हुन्छ होइन नर्भस हुँदाखेरि चाहिँ अलिकति खुट्टाहरू कामेर के के भएर के के हुन्छ होइन र पनि अब एउटा उयै हो आँटै हो आँट गरेपछि चाहिँ उयो नै हुन्छ आँट एकताल भएपछि चाहिँ होइन आँट एकताल आएपछि चाहिँ गीत गाउनु भएपछि त्यसरी बिस्तारै बानी गर्दै बानी गर्दै त्यसरी नै बढाउँदै अगाडि जाँदै त्यसरी गर्दै जान सक्नुपर्छ र जतिसक्दो चाहिँ गीत गाउँदाखेरि चाहिँ अनि हाम्रो खालि चाहिँ गाउनु चाहिँ सक्नुपर्छ एकदम नर्भस चाहिँ हुनुहुँदैन अन्त त्यति नै भन्छु म होइन अरू चाहिँ के छ भने नि फर्स्ट अब गीत गाउँदाखेरि चाहिँ अब अरूले तालीहरू मार्दा सिटीहरू मार्यो नाचिदिँदा चाहिँ एकदम आफूलाई पनि धेरै जोस चाहिँ चढ्छ होइन